समान्यत म बगैँचामा फुलेका फुलहरूलाई त्यो सम्पूर्ण फुल्न दिन्छु र फुल फुलेपछि त्यसको बीज ननिक्लिन्जेलसम्म त्यसलाई प्राकृतिक अवस्थामै छोडिदिन्छु जब बीज फुट्ने अवस्था हुन्छ जब त्यसपछि त्यलाई संरक्षण गरेर फेरि अन्य त्यसको सन्तान बढाउनलाई त्यो बीजलाई मैले संरक्षण गर्ने गर्छु मेरो बगैँचामा भएका फलहरू जति छन् ती म छोडिदिन्छु त्यसै आवश्यक परेको खण्डमा म र मसँग बसेका साथीहरू जति छन् मेरोमा आउने र परिवारलाई टिपेर खानु भन्छु म र कति चाहिँ प्राकृतिक आवस्थामा छोड्दिन्छु जुन चाहिँ मेरो घर वरिपरी भएका चराचुरुङ्गीले खान्छन् अनि बगैँचामा फुलेका फुलहरू जति पनि छन् त्यसलाई व्यवसायिकरण गर्नु भनेर मेरा साथीहरले धेरै भन्छन् तर म व्यवसायिक गर्दिनँ कसैलाई फुलसँग फुलै साट्छु अनि फससँग फलै साट्छु कसैले मलाई एउटा कसैको घरमा मलाई एउटा सुन्दर फुल देखेँ भने मलाई झट्टै माग्नु अथवा किन्न खोज्नु मलाई अफ्ठ्यारो लाग्छ र म उनीहरूलाई भन्छु म दुईवटा यस्तै तपाईँको जस्तै दुईवटा फुलहरू दिनेछु भनेर मोबाइलबाट देखाउनेछु र त्यसको बद्लीमा मेरोमा नभएको तपाईँकोमा भएको एउटा फुलको गमला दिनुहोस् या पटसँग दिनुहोस् या कटिङ दिनुहोस् भनेर आग्रह गर्छु त्यस उसले चाहिँ मैले धेरै फुल र फलहरू सङ्ग्रह गरेको छु अनि बगैँचामा जति पनि फलफुलहरू छन् मलाई लाग्छ प्राकृतिक आवस्थामै छोडिदिनु पर्छ फुल भन्ने कुरो फुल्नलाई हो फल भन्ने कुरो मान्छे खानलाई प्राकृतिक अन्य पशुपन्छीहरू कसैले खान्छन् भने खानलाई पनि हो र कसैले फुललाई चाहिँ बगैँचामा फुलेका फुलहरूलाई धार्मिक भावनाले प्रेरित भएर यो चाहिँ भगवानको लागि फुलेको हो भन्ने अन्धविश्वास पनि छ र धेरै फुलको हत्या गर्छ बिहान बेलुकी मेरो घर अगाडि घर अघिपछि फुलको हत्या गर्छ त्यस कारणले म घर अघि मैले फुल्ने फुलहरू राख्दिनँ डेली दिनहुँ मैले फुलको हत्या भएको देख्छु धर्म कमाउने नाममा तर म फुललाई संरक्षण गर्छु